यहाँ अस्ति भैयाहरू आएको थियो कि मिक्चर एउटा किनेको थिएँ बुढियाले किनौँ कि किनौँ भनेर किनेको मलाई पनि अब मन त परेको थियो किनेँ चार पाँचदिन त भएको थियो घरमा दोमङ गरेको थियो कि खोइ त्यहाँ भाइहरूले अलिक जोरको चलाइदियो कि के चलाइदियो हो बिग्रिगएछ हो त्यो मान्छे आएस् त अस्ति फोन नम्बर राखुँ भनिरहेको थिएँ राख्नै पाएन कि त्यो मान्छेहरू आयो भने चाहिँ म यस्तो उयो गर्छु कि त्यो अस्ति फर्काउँदा हुन्छ ग्यारन्टी वारन्टी छ भनेर मलाई पुरा जोत्यो कि छैन बिग्रिगयो त्यो मान्छे आउँछ कि आउँदैन अब आयो भने चाहिँ यो म फर्काइ छोड्छु हेर न